विशेष यो कार्य र कार्यस्थलमा हुने झगडा वा कठिन परिस्थितिलाई चाहिँ कस्तो प्रकारले सम्हाल्नु सकिन्छ भने मेरो म चाहिँ विशेष चाहिँ जब झगडा हुँदैछ भने त्यहाँ चाहिँ गोएर चाहिँ अब विशेष अब उनीहरूलाई झगडा नगर्ने नै सुझाउ दिन्छु र किनभने आपस्तमा झगडा गरेर केही पनि हुने पनि हुनेवाला पनि हुँदैन र चाहिँ उनीहरूलाई सम्झाउने कोसिस गर्छौँ र एकअर्कालाई सम्झाएर के के मनमुटाउ हुन्छ सम्झाई बुझाई गरेर चाहिँ फकाएर चाहिँ सम्हाल्ने कोसिस चाहिँ हामी गर्छु मे मेन चाहिँ विशेष चाहिँ र र विशेष अब उनीहरूको झगडाको के छ उनीहरूको पोइन्ट है झगडा गर्नुको उनीहरूको मेन चाहिँ उनीहरूको के छ उनीहरूको इन्टेन्सन त्यो कुरालाई पनि हेरेर चाहिँ अब के छ हामीले त्यो दुईपट्टि नै सोचेर हेरेर चाहिँ अब क्लियर गरेर पनि हामीले चाहिँ त्यसरी नै सम्हाल्नु चाहिँ सकिन्छ झगडालाई चाहिँ र जुन चाहिँ कार्यालयमा पनि त्यही हेरे आफ्नो कामहरू के कसो छ विशेष चाहिँ क कारण चाहिँ के छ है त्यो कारणलाई बुझेरै दुईपट्टि सुल्झाउने काम गरिन्छ र बुझाएर र सही के हो गलत के हो भनेर छुट्टाएर पनि गर्न सकिन्छ र विशेष र चाहिँ अब बेसी झगडा हुनु भन्दा नै अगाडि चाहिँ अब ठुलो झगडाहरू हुनु भन्दा अगाडि चाहिँ मेन चाहिँ अब सम्झाउने कोसिस गर्नुपर्छ त्यही सजेसन गर्न सक्छौँ बेसी चाहिँ सम्झाएर चाहिँ उनीहरूलाई चाहिँ झगडा नगर्ने नै कोसिस गराउने कोसिस चाहिँ गर्नुपर्छ गर्न त गर्छौँ हामीलाई र चाहिँ एकदम मलिम तरिकाले चाहिँ त्यो कामलाई त्यो कुराहरूलाई चाहिँ सुल्झाउने कोसिस गर्नुपर्छ र यस्तै प्रकारले चाहिँ हामी चाहिँ गर्छौँ